दाजु सुन्नुहोस् न अर्को अर्को महिना पन्ध्र तारिखतिर हाम्रो साथीहरू बोलाएर सानो पार्टी गरौँ भनेको कि अनि तपाईँलाई चाहिँ त्यहाँनिर खाना पकाउनु भन भनेर भनौँ भनेको के पच्चिस बिस पच्चिसजनाहरू हुन्छ होला कि अन्त तपाईँले खाना बनाइदिनु सक्नुहुन्छ बिरयानी बनाउनु भनेर खासमा चाहिँ डिक्लेयर गरेको थियो तर निकै नै हुनेरहेछ बिरयानीले पुग्दैन हो त्यसैकारणले चिकन भात दाल अन्त चटनी त्यति नै अन्त स्नेक्समा चाहिँ बरूभन्दा निकै आइटम बनाऔँ न है उयो पकौडा सकौडा हुन्छ कि फ्रेन्च फ्राईहरू त्यति नै हो अन्त तर अलिक मिठो चाहिँ हुनुपर्छ है ल दाजु किनभने अब कति सालबाद हामी भर्खर भेट्दैछ हो अन्त सानो पार्टी दिउँ भनेको मेरो तर्फबाट मेरो साथीहरूलाई अनि तपाईँलाई चाहिँ खाना पकाउनुमा बेसी